आहिले चाहिँ यो कलेज यो युनिभर्सिटीहरूमा चाहिँ मेरिट बेसमा चाहिँ एडमिसन पाउने गर्छ जसको पर्सेन्टेज धेरै छ एउटा एउटा टक्कै राखेको हुन्छ उनीहरूले कि यतिभन्दा माथि पर्सेन्टेज हुनेले चाहिँ पाउँछ र पार्टिकुलर सब्जेक्ट पनि छुट्याइ दिएको हुन्छ त्यही भएकोले गर्दाखेरि चाहिँ हाम्रो गाउँठाउँको मान्छेले पनि राम्रोसँग पढेर पर्सेन्टेज राम्रो ल्याएको छ भने चाहिँ उनीहरूले पनि एकदमै पाउँछ त्यो कलेज युनिभर्सिटीमा एडमिसन मेन कुरा चाहिँ पर्सेन्टेज राम्रो ल्याएको हुनपर्छ नभए यस्तो कुनै ठाउँ पनि छैन कि पाउँदैन तिमीले चान्स पाउँदैन तिमी यो ठाउँको त्यो ठाउँको त्यस्तो छैन तर इफ पर्सेन्टेज चाहिँ उनीहरूले चाहिँ भनेको अनुसार चाहिँ पर्सेन्टेज ल्याएको छ हाम्रो गाउँठाउँको नानीहरूले भने चाहिँ एकदमै अवश्य उसले चाहिँ त्यो कलेज युनिभर्सिटीमा एडमिसन पाउँछ